मेरो गाउँमा चाहिंँ अब व्यवसायहरू चाहिँ के के छ भन्दा चाहिँ अब हामी त गाउँ ठाउँमा बस्ने मान्छे है अनि अब गाउँ ठाउँमा त अब दोकानहरू पनि एकदम कम्ती हुन्छ अनि मेन चाहिँ अब वे अब् इनकम चाहिँ अब कति घरमा बेकारी छ उनीहरूले चाहिँ के गर्छ भन्दा चाहिँ अब जुन चाहिँ अब लोकल एलकोहल भयो जस्तो अब रक्सी जाँड रक्सीहरू बेचेर आफ्नो घरहरू अब थाम्ने काम गर्छ है अब अब गाउँ बस्तीको मान्छेले त अब ब्रान्डेड एलकोहलहरू खानु सक्दैन फेरि अब दिनभरि कमानमा अब काम गरेर अब आएर अब थाकेर अब बेलुका त अब उनीहरूले अब त्यो त अब प्रिफर गर्छ अनि त्यही अब मेन अब रक्सीहरूको अब दुई तिनवटा दोकानहरू छ हो अनि के छ भन्दाखेरि चाहिँ अब मेन त अब टी एरिया भएको कारणले गर्दाखेरि चाहिँ अब त्यही चियापत्तीहरू अब लोकल अब टिप्यो अनि त्यही अब उनीहरूले अब फ्याक्ट्रीमा सप्लाई गर्छ अनि त्यही अब अनुसार उनीहरूको अब पन्ध्र पन्ध्रमा पैसा पाउँछ त्यसरी अब व्यवसायहरू गरेको छ अरू चाहिँ अब कतिको अब कामहरू छ आफ्नो कामहरू गभर्मेन्ट जब्हरू छ कति चाहिँ अब सब्जी उगाएर हो सब्जीहरू अब बेचबिखन गर्ने अब कम्ती अब यतातिर अब कम्ती दाममा दिएर अनि उनीहरूले चाहिँ अब टाढो टाढोबाट सब्जीहरू ल्याएर अब अलिक उनीहरूले चाहिँ अब गाउँ ठाउँमा चाहिँ कम्ती दाम दिएर यता सिटीतिर ल्याएर चाहिँ अलिकति अब महँगो दाममा बेचबिखन गर्ने अलिकति उयो छ अनि अब त्यहाँ अब मासुको दोकानहरू दुई तिनवटा छ अनि उनीहरूले अब यता सिलगडीहरूबाट सप्लाई सिलगडी दार्जिलिङबाट सप्लाई गरेर चाहिँ अब गाउँ ठाउँमा मासुको बिजनेसहरू गर्छ कति चाहिँ अब पैसाको लेनदेन गर्ने जुन अब अलिक अब रोएल स्टेटास हुन्छ उनीहरूले चाहिँ अब अलिक लोनहरू दिने त्यस्तो व्यवसायहरू छ